पिक्चरहरूमा चाहिँ पिक्चर खेल्नेहरूमा हिरो चाहिँ अब बुढो हिरै भए पनि अमि अमिताभ बच्चन चाहिँ अब राम्रो लाग्छ बुढो भएर पनि अहिलेसम्म अब राम्रै एक्टिङहरू गर्नुहुँदैछ अब त्यति हिन्दी पिक्चरहरू त म हेर्दिनँ पनि अलिअलि सिरियल हेर्छु अनि हिरोनीमा चाहिँ मलाई प्रिती र करिना मनपर्छ उनले पनि उनीहरूले पनि राम्रै सिरि उयो पिक्चरहरू खेल्छ अन्त सिरियलमा चाहिँ म अहिले हेर्दैगरेको सिरियल चाहिँ लक्ष्मी भाग्य हेर्छु एउटा सिरियल त्यो सिरियलमा चाहिँ अब लक्ष्मीले चाहिँ राम्रो रोल निभाएको छ